मैले चाहिँ फुलहरूमा चाहिँ गोदावरी सयपत्री मखमली फुलहरू रोपेर अहिले वरिपरि ढकमक्कै पारेको छु वि बिरुवा तरकारी भन्नुको मतलब सब्जीहरू माचाहिँ सिमी भेन्डी मकै सबै मैले बारीमा भए लाउनु सफल भएको छु त्यही आफै खान्छु अब आफ्नै घरकै आफै लोकल खायो भने राम्रो कुनै प्रकारको त्यसमा मलजल अब रसायनिक मल त्योहरू गरेको छुइँन मैले त्यो अर्ग्यानिक एकदम गाईकै मलमा रोपेर त्यही उब्जनी गरेर घरमा त्यही सब्जीहरू खान्छु बेसी किन्नु पर्दैन फुलहरू पनि अहिले त सयपत्रीहरू फुलिरहेको छ ढकमकै फुलिरहेको छ मैले घरमा सजाउनुको लागि चाहिँ एकदमै म आफै खुसी छु यो फुलहरू फलहरू तरकारी रोप्छु आफैले आफै खान्छु त्यसमै मलाई खुसी छु